मैले हाम्रो कलेजको स्कुलबाट एनसिसी मार्च कम्पिटिसनमा भाग लिएको थिएँ अन्त हाम्रो कमान्डर आकाश दादा एकदम राम्रो हुनु हुन्थ्यो अन्त हामी महिना दिनसम्म प्र्याक्टिस गरे कहिले भिज्दै प्र्यक्टिस गर्थ्यो कहिले घाम लाग्दा प्र्यक्टिस गर्थ्यो अन्त म लेफ्ट रोको लास्ट सेकेन्डबाट खेलिरहेको थिएँ अन्त हामीले त्यो जितेर हामी फर्स्ट पनि भयो त्यहाँबाट हाम्रो मेहनत खेरो गएन त्यही खेल्ने हुँदा म बिमार पनि भएको थिएँ तर हाम्रो मेहनत चाहिँ खेरो गएन हामी फर्स्ट पनि भए हामी मजाले खेल्यौँ साथी भाइहरूसँग मिल्दै तर हामीलाई सिक्नु चाहिँ पुरा समय लागेको थियो त्यस कारण हामीलाई अलिक सिक्नु चाहिँ गाह्रो पऱ्यो तर हामीले सिक्यौँ अन्त राम्ररी सिकेर हामी फर्स्ट पनि भयो